हेलो प्रोफेल्लोबाट बोल्नु भएको ए हजुर दाजु खै अस्ति तपाईँकोबाट त्यो मिक्सर ग्राइन्डर ल्याएको तपाईँले त भन्नु हुँदै थियो त पुरा राम्रो छ अहिले यही चल्दैछ मार्केटमा भनेर तर त्यो ल्याएको दिन राम्रोसँगले च एकदिन चाहिँ चलायौँ होला त्यहाँ भोलिपल्टदेखि त लु घरीको उयो लुज हुन्छ प्लग घरीको के हुन्छ मलाई त एकदमै राम्रो लागेन है त्यहाँ दुस्रा दिनदेखि त मसला पिसौँ भनेको धनियाको त झन् खपेटा खपेटै बसेको हुन्छ एकदमै राम्रो लागेन त दाजु तपाईँले भन्नु हुँदै थियो त अन्त यो राम्रो चलेन भने चाहिँ ल्याउनु म पैसा रिटर्न गरिदिन्छु भनेर भन्नु हुँदै थियो त्यति बेला मैले उसाकै लिन्छु भनेको नि तपाईँले नै हो नि यही लिनु भनेर म त मेरो हस्बेन्डसँग पनि पुरा रिसाए उसाको लिऊँ भन्दाखेरि उही हो आइएसआइ मार्क छ त यही लैजाऊ न भन्ने उही हो पैसा अलिकति कम्ती हेरेर हामीले पनि त्यो किन्यौँ एकदमै राम्रो छैन रहेछ त्यो प्रडक्ट त अब के गर्नु होला म यसको लागि तपाईँले अब भन्नु पैसा रिटर्न गरिदिन्छु भन्नु भएको छ कि एक्सचेन्ज गरी दिनुहोस् मलाई ल म भरे भोलि आउँछु